दार्जीलिङमा मुख्य शैक्षिक संस्था र अवसरहरू के के छन् भन्दाखेरि चाहिँ हामी प्लस टू माध्य उच्च माध्यमिक विद्यालय सकेपछि हामी कलेज गर्नको लागि हाम्रो दार्जिलिङ गर्मेन्ट कलेज छ घुम डिग्री कलेज भयो नर्थ पोइन्ट कलेज भयो यस्ता कयौँ छन् पोलिटेक्निक कलेज पनि हामी खर्साङको दार्जिलिङ पोलिटेक्निक कलेज पनि जो चाहिँ हामी खर्साङमा पाउँछौँ त्यो पनि छ अनि प्राइभेटमा चाहिँ प्राइभेटभन्दा चाहिँ गर्मेन्ट कलेजहरूमा चाहिँ निकै सस्तो छ छ महिनामा एकपल्ट एक्जाम हुने गर्छ अर्को छ महिनाबाद जम्मा वर्षमा दुईपल्ट एक्जाम हुने गर्छ परीक्षा त्यसमा चाहिँ हामीले परीक्षाको फी चाहिँ कति दिनु पर्छ भन्दाखेरि खालि छ सय रुपियाँ दार्जीलिङ गर्मेन्ट कलेजमा छ सय रुपियाँ दिनु पर्छ अनि प्राइभेटमा चाहिँ अलिकति महँगो नै पर्छ तर पनि आफ्नो इच्छा आफूलाई कुनै सब्जेक्ट लिने कुनै विषय लिने विषयमा अध्ययन गर्ने इच्छा छ भने चाहिँ हामीले प्राइभेट कलेजद्वारा पनि हामीले गर्न मिल्छ दार्जीलिङमा